हजुर हजुर सर ए हजुर गुड आफटरनुन सर हजुर हजुर ए हजुर कुन चाहिँ जग्गा लानुहुँदैछ सर ए हजुर अन्त अनि ए होल स्कुल हो कि सर क्लास मात्रै हो हजुर हजुर सर हजुर हजुर कति हजुर हजुर ए हजुर हजुर सर ए हजुर हजुर लानुसक्नु हुन्छ नि सर अब त्यो तपाईँहरूको रिक्समा हो हजुर हजुर हजुर

ए हुन्छ हवस् सर हुन्छ हुन्छ सर हजुर हुन्छ हुन्छ हवस् सर हुन्छ धन्यवाद जानकारीको लागि